हेलो अँ तपाईँ टुरिस्ट गाइड बोल्नुभएको ए भर्खर नेपालबाट म दार्जिलिङ आउँदैछु कि मलाई घुमाउने घुमाउनु सक्नुहुन्छ दार्जिलिङ अब दार्जिलिङको माथि चौरस्ता भयो घुम घुम साइट भयो

हजुर

हजुर अहँ हजुर हजुर हजुर हजुर ए पहिला

हजुर ए हजुर

अँ हजुर हजुर

हजुर हजुर हजुर

ए त्यसमा पनि मलाई अब लानु सक्नुहुन्छ हजुर भइहाल्छ त्यो त हजुर हजुर

ए हुन्छ हुन्छ

हुन्छ हुन्छ भइहाल्छ त्यो भइहाल्छ हुन्छ